हाम्रो दार्जिलिङमा चाहिँ दसैँ तिहार हो चाडबाड अन्त दार्जिलिङमा चाहिँ अब हाम्रो यहाँ नेपालीको चाहिँ चाडबाड मान्छ दसैँ तिहार टिका भन्छ अनि त्यो टिकामा चाहिँ हामी जान्छौँ अब कोसेली बोकेर टिका लाउनुको लागि होइन अब टिका लाइदिन्छ टिका लगाएर हामी कोसेली बोकेर जान्छौँ त्यहाँदेखिको दसैँ सकिन्छ है त्यसरी नै त्यहाँदेखिको तिहार आउँछ तिहार आएपछि हामी लक्ष्मीमातालाई पूजा गर्छौँ अनि तक्ष्मीमातालाई पूजा गरेर हामी चाहिँ अब लक्ष्मीमातालाई पूजा गरेर त कन्ये केटीहरूलाई हामीले टिका लाइदिन्छौँ अनि टिका लाइदिएपछि त्यहाँदेखिको टिका लाइदिएपछि भैलेनी आउँछ भैलेनी आइसकेपछि तपाईँको भैलेनीपछि अनि भैलेनीलाई हामी दान दिन्छौँ भैलेनी आइसकेर भैलेनीहरू जान्छ त्यहाँदेखि फेरि पछि अनि त्यहाँदेखिको चाहिँ अनि देउँसी पार्टीहरू आउँछ देउँसी पार्टीहरू आउँछ आएपछि माइतीहरू हुन्छ है अब माइतीहरूलाई पनि टिका लाइदिनुपर्छ भाइटिका भन्छ त्यलाई हाम्रो नेपालीको चाडलाई अनि भाइटिकामा चाहिँ अब दाजुभाइलाई है दिदी बहिनीले भाइटिका लाइदिन्छौँ टिका लाइदिन्छौँ अनि टिका लाइदिएपछि दाजुभाइलाई खानेकुरोहरू दिन्छौँ होइन दाजुहरूले पनि हामीलाई गिफ्ट दिनुहुन्छ अनि त्यहाँदेखिको चाहिँ अब चेली माइतीको चाहिँ एउटा टिका हुन्छ दस्तुर हाम्रो नेपालीको चाहिँ अन्त भाइटिका लाइदिएपछि होइन चेली माइतीमा टिका लाइदिएर गिफ्ट दिनुहुन्छ माइतीहरूले अनि त्यहाँदेखिको चाहिँ त्यतिकै हो हाम्रो फङ्सन त्यस्तै हो चाडबाड त्यसरी नै देउँसीहरू सकिन्छ हाम्रो नेपालीको चाडबाड